म मेरै प्रकारले खाना पकाउँछु मेरो बेस्ट खाना चाहिँ सुङ्गुरको मासु रायाको साग अझै सिमराया साग हालेर पकाको चाहिँ मलाई पुरै मनपर्छ म मैले अरू पाहुनाहरू आयो भने पनि मैले पकाएको खाना मजाले खायो मिठो भन्यो भने चाहिँ मलाई खुसी लागेर आउँछ अलिक खाना पकायो वल्लो घर पल्लो घर दिनु पायो भने नि मलाई पुरा खुसी लागेर आउँछ म आफ्नै प्रकारको खानाहरू मलाई पुरा मन परेर आउँछ